मैले कालिम्पोङ रोशनी इलेक्ट्रोनिकबाट मैले इन्टेक्सको होम थिएटर लिएको थिएँ एकदमै दामी रहेछ होम थिएटर अनि त्यो होम थिएटर चाहिँ यसको बास पनि ट्रेबल सबै कुरो एकदमै दामी रहेछ अनि यसलाई ब्लुतुथ पनि कनेक्ट हुँदरहेछ फोनबाट अक्स चेक पनि प्रुभ हुँदोरहेछ अनि मेमोरी पनि लाग्दरैछ युएसबी पनि लाग्दरहेछ अनि स्क्रिन डिजिटल रहेछ र अलिकति स्क्रिन टच खालको रहेछ अनि यो होम थिएटर एकदमै दामी रहेछ अनि यसको साउन्ड पनि एकदमै राम्रो छ र यसलाई अलिकति बाहिर बजाउँदा पनि हुने अनि घरभित्र त झन् एकदमै यसको एकदमै राम्रो छ यसको साउन्ड आवाजै एकदमै राम्रो छ अनि यो कुनै पनि बिहा कार्यहरूतिर पनि आफूले युज गर्नुसक्ने अनि यसलाई अनि बर्थडेतिर पनि यसलाई युज गर्नुसक्ने अनि एकदमै राम्रो छ यो होम थिएटर इन्टेक्सको अनि यो जहाँ लगेर जसरी बजाउँदा पनि हुने रहेछ र यसको आउटपुट चार्जर पनि रहेछ यसलाई चार्ज गरेर आफूले लगेर आफूले कुनै पनि प्रोग्राम भयो मिटिङ भयो कुनै पनि एरेन्जहरू गर्नु प्रोग्रामहरूतिर एरेन्जहरू गर्नुसक्ने रहेछ यसको एकदमै साउन्ड राम्रो छ र यसको बास एकदमै हाइट एकदमै ठुलो एकदमै चापट ठुलो छ र एकदमै राम्रो छ र यसको जति पनि ट्युटरहरू छ यसको ट्युटर चाहिँ पाँचवटा हुँदोरहेछ र एक्स्ट्रा ब्लुतुथ कनेक्ट बक्स छ त्यही कारणले गर्दाखेरि चाहिँ एकदमै यसको आवाज एकदमै राम्रो छ यसलाई जसरी आफूले यसलाई युज युटिलाइज गर्नु सक्ने यसलाई चलाउनु सक्ने यसको होम थिएटरको चाहिँ यति राम्रो छ र हामीले पनि कतिवटा प्रोग्रामहरूमा मिटिङहरूमा हामीले यसलाई चलायौँ र यो होम थिएटरको अरू कुरा के छ भने यसको माइक्रोफोन पनि आफूले युज गर्नु सक्ने अनि माइक्रोफोन पनि लगाएर आफूले मिटिङहरूतिर प्रोग्रामहरूतिर सबैकोतिर आफूले युज गर्नुसक्ने रहेछ त्यही कारणले गर्दाखेरि एकदमै राम्रो र एकदमै उचित छ